हेलो ड्राइभर दाजु बोल्नु भएको हो मलाई पाँचजना जस्तो अँट्ने एउटा ट्याक्सीको उपलब्ध गरिदिनु होस् न हजुर हजुर सर सामान पनि हुन्छ यहाँदेखि सिलगडीसम्म सिलगडीसम्मलाई जानु एउटा सानो ट्याक्सीको एउटा बेन्दो बन्दोबस्त गरिदिनु होस् न

अनि त्यसको भाडा कति लाग्छ होला चार हजार हजुर हजुर सर सर सामान पनि अँट्नु पऱ्यो त्यसमा हामी पाँचजना छौँ अलिक मिलाई दिनु होस् न हजुर यसो तिनसम्म भएको भए ठिक हुन्थ्यो नि अलिक होइन हामी चारजना चाहिँ अलिक ठुल्ठुलो छौँ एउटा चाहिँ सानो नानी छ त त्यसको त अलिकति यसो यसो कम गराइदिनु होस् न यसो हेरेर त्यतातिर हजुर हजुर हो हजुर भोलि नौ बजीतिर भोलि नौ बजीतिर यहाँ माथि स्टेसनमा आइदिनु होस् न हजुर त्यो कन्फर्म होइन तिन हजार गरिदिनु भएको हजुर हजुर ठिक छ त्यसो भए हुन्छ मलाई यहाँनिर तपाईँको नम्बर उयो गरेदेखि छ यता भनिदिइ राख्नु होस् कि हजुर अनि मलाई यहाँनेरि नम्बर छोडिदिइ सक्यो पछि म तपाईँलाई बिहान नै नौ बजी कल गर्छु नि हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद